हेलो म भोलि दिल्ली जानुपर्ने भएको छ र मेरो फ्लाइटको टाइम चाहिँ साँढे एघारको छ मैले तपाईँलाई कल गरेको थिएँ तपाईँ कतिबेला आइपुग्नुहुन्छ भनेर साँढे एघारको हो तर अलिकति छिटो नै जानुपर्ने हुन्छ किनभने फ्लाइटको लागि पहिला त चेकिङहरू हुन्छ र तपाईँ भोलि अलिकति छिटै आइदिनुभयो भने राम्रो हुन्छ होला किनभने अलिकति यहाँनिर छिटो गयो भने अलिकति सजिलो पनि हुन्छ त्यही भएर अलिकति छिटो नै आइदिनुहोला